भारतमा चाहिँ यही विगत केही दशकमा देखा परेको चाहिँ नयाँ रोजगारी र भूमिकाहरू चाहिँ भयो जस्तो अब यु ट्युबर है यु ट्युबर कन्टेन्ट क्रिएटर अब त्यो ए अब हामी जहाँ पनि अहिले घुम्नु जाँदाखेरि होइन घुम्दाखेरि जहाँ पनि हामीले देख्न सक्छौँ है सबैले आफ्नो आफ्नो यु ट्युब च्यानल खोलेर युट्युबमा भिडियोहरू बनाएर कन्टेन्टहरू क्रिएट गरेर है उनीहरूले आफ्नो आफ्नो बुइ भिडियोहरू बनाएर आफ्नो आफ्नो उयो गरेर रोजगारी र भूमिकाहरू निभाइरहेकै छ अनि जस्तो अब अहिलेको दशकमा चाहिँ तपाईँहरूले देख्न सक्नु हुन्छ जस्तो यो रिपोर्टर्सहरू भयो है गेम प्लेयर्सहरू भयो आफ्नो आफ्नो उयो गरेर रिपोर्टर्सहरू पनि कति नै निस्किसकेको छ गेम प्लेयर्सहरू पनि धेरै नै निस्किसकेको छ है अनि यो भारतको युवाहरूले चाहेको चाहिँ के हो भने अब अब धेरै नै चेन्ज भएर पनि आफ्नो एउटा गभर्मेन्ट जब् नभए पनि एउटा प्राइभेट जब् होस् होइन जस्तो अब यो यिनीहरू गेम्समा राम्रो हुन्छ गेम्समा राम्रो भएको कारणले चाहिँ अब यिनीहरूले त्यो अलिकति सानो नै केही प्राइभेट उयो नै होस् है गेम्सबाट नै उनीहरूले उयो गर्न खोज्छ अनि त्यो गेम्समै राम्रो होस् भनेर चाहिँ त्यही प्र गभर्मेन्ट जबै नभए भने प्राइभेट जबै भए पनि हुन्छ यो भारतको अहिलेको युवाहरूलाई चाहिँ